होटल म्यानेजर बोल्नुभएको हो होटेल हजुर एक हप्ताको लागि चाहिएको हो कि मलाई होटेल अनि त अलिकति के कस्तो छ हौ बताइदिनुहोस् न कति छ होला हौ एसी र नन्एसीवाला फ्यामिली खालको हजुर एक हप्ताको लागि टुरमा छौँ कि हामी दुइटा रुम दुइटा रुमको

ए अनि त हजुर मेन्युहरू के के होला हौ कसो होला हौ

हजुर हैन खानाको खानाको मेन्युमा नि खाजा खाना कस्तो छ हौ के केहरू अलिक त्यो के कत्

आफूले अर्डर गरेर नै जस्तो अर्डर गर्छ त्यस्तैअनुसार पाइन्छ

हजुर हजुर हजुर अनि त अलिक ऊ यो कस्टली भएन अलिक फ्यामिलीमा त अलिकति कम्ती गरिदिए त हुन्थ्यो होला भनेर नि

हैन बस्नु त पैला पनि बसेकै हो हैन त्यही त अब तपाईँले त्यही मिलाउँछ भनेर त फस्ट टाइम तपाईँलाई गरेको हैन कल पनि अनि त

हुन्छ हुन्छ हुन्छ